अब हाम्रो दार्जिलिङमा चाहिँ है डिफ्रेन्ट डिफ्रेन्ट कम्युनिटीहरू चाहिँ अब बसेर अब मिलेर बसेको एउटा ठाउँ हो जसमा चाहिँ अब सबै प्रकारको अब सांस्कृतिक भयो सामाजिक भयो सब परम्पराहरू चाहिँ अब पहिलादेखिको पुर्खादेखिको अब फेरि अब अहिलेको जेनेरेसनहरूले पनि मनाएर आएको छ अब भाषामा भन्नु पर्दा चाहिँ अब आफ्नो आफ्नो कम्युनिटीहरूले अब पहिलाको अब वा पुर्खाहरू अब जस्तो अब लेप्चा लिम्बूहरू भयो जो जो ट्राइब छ उनीहरूले चाहिँ अब आफ्नो भाषा अब बोल्दै आएको तर अब अहिले चाहिँ नेपीलीहरू सब मिक्स भएको कारणले गर्दा चाहिँ अब नयाँ जेनेरेसनहरूले त्यो भाषा चाहिँ त्यस्तो अब बोल्दैन जस्तो पुर्खाहरूले बोल्थ्यो त्यस्तो चाहिँ बोल्दैन तर पनि अब उनीहरूले कल्चर चाहिँ प्रिजर्भ चाहिँ गरेर राखेको छ किनभने अब जस्तो अब अब घरमा अब कुलहरू अब मनाएर नै आउँछ जस्तो अब लेप्चाहरूको त्यो नामङहरू बनाउँ मनाउँछ है स्टिल अहिले त्यो नामङहरू पनि सब मिलेर बनाउदै आएको छ जस्तो अब अब राई लिम्बूहरूले अब चुला ढुङ्गाहरू भयो जस्तो अब लिम्बूहरूले अब कुल पितृ राखेर है मङ्गेरा भन्छ त्योहरू पनि मनाएर आएको देखेको छौँ जस्तै अब मिलेर मनाउने पर्व भनेको चाहिँ अब गुरु पूर्णिमाको दिन चाहिँ अब जो अब झाँक्री माताहरू हुन्छ उनीहरू चाहिँ अब चौरस्तामा भेला भएर उनीहरूले आफ्नो आफ्नो रीतिरिवाज मनाउ मनाएर अब त्यो अब उनीहरूले झ्यामटाको तालमा अब डान्स गरेर पर्फमहरू गर्छ हो अनि तिजहरू पनि मनाउ मनाउँछ हाम्रो अब दार्जिलिङमा तिजको पर्व भयो हो तिजको दिन चाहिँ अब प्रोग्राम हुन्छ सब अब जो म्यारिड लेडिजहरू छ उनीहरूले चाहिँ रेड साडीमा अब डान्सहरू गरेर पर्फमहरू गर्छ हो अनि अब हुनु त आफ्नो आफ्नो बिलिभ हो अब मान्छेको थरमा चाहिँ म बिलिभ नै राख्छ तर अब कति पनि अब त्यो हुन्छ नि अब जस्तो अब साई समितिहरू पनि पुरा मान्छ जति पनि अब साई समितिको प्रोग्रामहरू छ चौरस्तामा भेला भएर गर्छ हो अनि अरू त्यहाँ त्यही धेरै अब जस्तो अब धर्म भन्दा भन्नु पर्दा चाहिँ अब क्रिस्चियन हरूले पनि आफ्नो पर्फमेन्स जति छ हो उनीहरूले अब चौरस्तामा आएर अब मनाउने गर्छ अनि आफ्नो आफ्नो अब एथनिक कम्युनिटीको आफ्नो आफ्नो वे अब् अब प्रिचिङ एनसेस्टर हुन्छ हो त्यो सब अब उनीहरूले चाहिँ अब घर घरमा मात्र नगरेर पनि अब जस्तो अब चौरस्तामा भेला भएर जस्तो अब राईहरूको राई डान्सहरू गर्छ लेप्चा डान्सहरू अब त्यो सेउला डान्स कि के भन्छ नि त्योहरू डान्सहरू गरेर अब मान्छेहरूलाई देखाउँछ अनि टुरिस्टहरू आउँदा चाहिँ जो पनि अब त्यो भइरहेको उयसमा चाहिँ अब पार्टिसिपेट गर्नु सक्छ हो अनि टुरिस्टहरूलाई अब इजिली अब देखेर नै कति कुरा त अब थाहा पाउँछ तर अब बुझाउनु पर्दा चाहिँ अब अब हामी त एनसेस्टरहरूलाई अब पूजा गर्ने अब जात हो अब नेपाली त सब अब आफ्नो आफ्नो आफ्नो पुर्खालाई त अब उनीहरूले अब भगवान् छोडेर अब भगवान्को नाममा नै पुर्खाहरूलाई पूजा गर्छ एनसेस्टरहरूलाई पूजा गर्छ है अनि अब छेत्री बाहुनहरूले त अब उनीहरूले अब आफ्नो अब डिफ्रेन्ट अब गडेस गड गडेसहरूलाई पूजा गर्छ तर अपार्ट फ्रम ड्याट अब त कम्युनिटी एथनिक कम्युनिटी भन्नु पर्दा चाहिँ अब लेप्चाहरूले पनि अब आफ्नो पुर्खाहरूलाई अब राजाहरूलाई पूजा गर्छ अब लिम्बूहरूले पनि युमासाङ खेपासाङ अब राईको अब आफ्नो चुला ढुङ्गाहरू हुन्छ चुला ढुङ्गा नराख्नेहरूको पनि आफ्नो पुर्खाहरू राखेर अब डिफ्रेन्ट डिफ्रेन्ट पुरा अब भेराइटिस अब् प्लान्ट्स भयो तपाईँले अब लाइनेज प्याटर्न अब डिफ्रेन्ट डिफ्रेन्ट देख्नु सक्नु हुन्छ त्यसमा चाहिँ अब आफ्नो आफ्नो प्रकारको अब वे अब् डुयिङ अब प्रिचिङ अब एनसेस्टरहरू हुन्छ त्यो सब चाहिँ अब देख्नु सक्नु हुन्छ अनि सामाजिक परम्पराहरू चाहिँ त्यही हो तिजहरू चाहिँ अब सामाजिकमा आइहाल्छ है तिज भयो अनि कति अब अब विन्टर फेस्ट भन्छ विन्टर फेस्टमा चाहिँ कार्निभलहरू बोलाएर हो अनि मन्त्र ब्यान्डहरू ठुल्ठुलो ब्यान्डहरूलाई इनभाइट गरेर चाहिँ अब उनीहरूले ठुल्ठुलो प्रोग्रामहरू गर्छ